हेलो हेलो दाजु तपाईँकोमा साइकल तपाईँहरूको साइकल दोकान छ होइन ए मलाई साइकल चाहिएको थियो तपाईँले घरमा ल्याइदिनु सक्नु हुन्छ साइकल डेलिभरी गर्नु सक्नु हुन्छ मलाई चाहिँ त्यस त्यो रेन्जर छ नि त्यो चाहिएको छ हजुर अघाडिपट्टि त्यो अहिले केटीहरूको निस्केको छ नि पा बाहिर त्यो टोक्री खाले हुन्छ हो त्यो चाहिँ पिन्क पिन्क पर्पल टाइपमा कलरमा चाहिँ चाहिएको छ मलाई ए हुन्छ अब अलिकति डिस्काउन्ट हजुर डिस्काउन्ट त हुन्छ होला अलिकति

ए हुन्छ तपाईँको दोकान चाहिँ कहाँ छ ए कुन चाहिँ म सिलगडी कुन चाहिँ कुन चाहिँ मार्केटको मार्केटको त्यहाँ कि हजुर ए नानीहरूको साइकलहरू पाउँछ नानीहरूको ए तपाईँको त्यो वाट्सएपमा एउटा फोटो खिचेर पठाइदिएको भए राम्रो हुन्थ्यो अहिले त म आउनु सक्दिनँ ए हुन्छ हुन्छ ए तर थुप्रो लिनु छ मलाई त थुप्रो साइकलहरू लिनु छ कि चार पाँचवटा अनि अब तपाईँले अब कुन कति रेन्ज गर्नु हुन्छ ए हुन्छ मैले तपाईँलाई त्यो त्यहाँ नि वाट्सएपमा पठाइरहेको छु मलाई त्यहाँनेर साइकलहरूको फोटोहरू पठाइदिनु होस् न हुन्छ अरू अरू अरू ठुल्ठुलोहरूको लागि साइकल छ होला है हजुर अलिक ठुलो त्यो बुढो साइकल टाइपको हुन्छ नि त्यो चाहिँ कति रेट पर्छ होला ए त्यसो भए फोटो चाहिँ पठाइदिनु होस् म तपाईँले बादमा त्यो सेलेक्ट गरेर चाहिँ म तपाईँको दोकान आउँछु नि किन्नु हुन्छ हुन्छ हुन्छ